हजुर नमस्ते नमस्ते दिदी हजुर एकदमै ठिकठाकै छौँ तपाईँ कस्तो हुनुहुन्छ ए ए अनि सबैजना तपाईँहरूको नानीहरू ठिकै छ ए हजुर ला अब तपाईँलाई कस्तो सुप चाहिँ पठाइ ए सुप खाने सब्जी चाहिँ पठाइदिनु अनि तपाईँलाई चाहिँ ए तपाईँलाई पठाई दिनुपर्ने ला हो गाडी पो त भेट्छ भेट्दैन होला त हौ अन्त ए अन्त तपाईँ भेनाजु चाहिँ के गर्नुहुँदैछ हौ हजुर ए अनि नानीहरू स्कुलहरू अहिले छुट्टी छ कि ए अब त नानीहरूले पनि पढिसक्नु आँट्यो है

ए हुन्छ